हेलो हजुर हजुर भन्नुहोस्

तपाईँको चल्दी आइको डेलो अनि त अर्को चाहिँ यता सुरुक जानुभयो भने तपाईँ सेल्फी डाँडा गुम्पाहरू नि त यो दुर्पिन डाँडा अनि तपाईँ रेली जारू रेलितिर पनि छ जग्गाहरू धेरै अहिले मो तपाईँलाई हजुर डेलो कालिम्पोङ बजारदेखिन्को तपाईँको लगभग बिस तिस मिनेट लाग्छ हजुर आधा घन्टा जानु आउनु र वेटिङको तपाईँको पाँच हजार देखिन्को सात हजार तपाईँले कतिसम्मन् टाइम लिनुहुन्छ त्योअनुसार लिन्छु तपाईँको अब मान्छेहरू कति छ क्यापेसिटी हेरेर तपाईँले अब कति वेट गराउनु लाउनुहुन्छ त्यही का त्यही हजुर डेलो तपाईँको माथि साइन्स सेन्टरहरू सक्नुहुन्छ नि घुम्नु जानु सक्नुहुन्छ र डेलोमा तपाईँले अरू सिन साइटहरू हुन्छ नि हजुर त्यो तपाईँले प्याराग्लाइडिङ पनि गर्नु सक्नुहुन्छ अगर तपाईँ जानु नै हुन्छ भने तपाईँलाई त्यसो भए अलिक डिसकाउन्ट गरिदिन्छु नि तिन हजार चार हजार तपाईँ कति दिनु सक्नुहुन्छ होइन तपाईँलाई घुमाएर तपाईँलाई वेट गरेर ल्याउनु त्यो चार वेटिङ चार्जहरू त त्यति त परिगयो नि अहिलेको समयमा तपाईँले के पाउनुहुन्छ

हुन्छ तपाईँ र म बात गरौँ है हजुर कहाँदेखिन्को पिकअप गर्नुपर्ने तपाईँ भन्नुहोस् न मलाई फोन गर्नुहोस् न हुन्छ हुन्छ